हेलो दाजु कहाँ हुनुहुन्छ म त यहाँ पर्खिएको पर्खिएकै छु तपाईँले यो जग्गामा भन्नुहुन्छ म पनि त्यहीँ जग्गामै छु मैले तपाईँलाई देखेको छुइनँ त कुन चाहिँ साइडमा हुनुहुन्छ भन्नुहोस् न छिटो यहाँ गरमले मरिसक्यो यस्तो गरममा म यहाँ अहिलेदेखिको पर्खिएको हुँ म त हत्तु भइसकेँ त तपाईँ आउनुहुँदैन भने आउनुहुँदैन भनिदिनु होस् झुट चाहिँ नबोल्नु है म यहाँ पर्खिएर प्यास लागिसक्यो यस्तो गारा गरममा त्यहीमाथि यस्तो घाम लागिरहेको छ म तर पनि पर्खिरहेको छु तपाईँ के भएको तपाईँ आउँदैन भने आउँदैन भन्नुहोस् म अर्को गाडी रिजर्व गर्छु तपाईँ मलाई आउँदैछु आउँदैछु कहिलेदेखिको तपाईँले मलाई आउँदैछु भनेको भन्नुहोस् त म चाहिँ कति बजीसम्म रुङ्नु मलाई वहाँ जानु लेट भइसक्यो मैले झन् तपाईँ चिनाजानी भनेर तपाईँको गाडी बुक गरेको तपाईँले यस्तो गर्नुभएको तपाईँ आउँदैन भने आउँदैन भन्नुहोस् न त म पनि अर्को गाडीमा जान्छु नि त तपाईँ आउँदैछौँ भन्नुहुन्छ कहाँ हुनुहुन्छ त्यो पनि भन्दैन म जहाँ छु तपाईँ त्यहीँ हुनुहुन्छ भने मैले तपाईँलाई देखेको पनि छैन यस्तो घाममा म त हत्तु भइसकेँ तपाईँ आउनुहुन्छ भने आउनुहुन्छ भन्नुहोस् आउनुहुँदैन भने चाहिँ आउनुहुँदैन भन्नुहोस् म पनि अर्को गाडी लिएर जान्छु किनभने म यस्तो गरममा म रुङ्नु सक्दिनँ किनभने म गरमले हपहप भइसकेँ त्यहीमाथि टन्टलापुर घाममा यत्रो गाडी यहाँ हिँडिरहेको छ पे पे पु पु म त तपाईँ आउँदैन भने चाहिँ आउँदैन भन्नुहोस् म त हिँडिहाल्छु है हिँडिहाल्छु म पर्खिनु सक्दैन यत्रो बेर मैले तपाईँलाई पर्खेको डेढ घन्टा भइसक्यो तपाईँ अहिलेसम्म आइपुग्नुभएको छैन मलाई पनि त लेट हुन्छ वहाँ माथि जानु अहिले म तपाईँको गाडीमा गएर फेरि मलाई अर्को गाडी पक्रिनुपर्छ अन्त फेरि अहिले ट्रेन छुट्यो भने म के गर्नु आज यतै बस्नु त म सक्दिनँ मलाई त वहाँ इम्पोर्टेन छ पुग्नुको लागि